किसानहरूको आत्माहत्याको माथि मलाई धेरै नै दु ख लाग्छ किनभने धेरै परिश्रम गरेको हुन्छ त्यस फसलको उचित मूल्याङ्कन सरकारले गरेको हुनपर्छ